दैनिक कुराकानी गर्ने नेपाली भाषाका वाक्यांशहरू तुक्काहरू जस्तै मुखमा राम राम बगलीमा छुरा जस्तै मुखले चाहिँ राम्रो गरिरहेको पछाडि पिठ पछाडि चाहिँ मान्छेलाई क्या नराम्रो गरिरहेको त्यस्तै जस्तै दैनिक चाहिनेहरू नाच्नु जान्दैन आँगन टेढो आफू चाहिँ केही काम गर्नु जान्दैन तर अब अरूलाई दोष दिइरहने त्यस्तैहरू भयो अनि अरू यस्तै भयो अरू धुरीमा चढ्यो भने अरू घोडामा चढ्यो भने आफू धुरीमा नचढ्नु भनेका त्यस्तै कुराहरू छन्